म बारीमा अथवा घरमा काम गर्दा आफूलाई मनपर्ने अहिलेको आघुनिक गानाहरू सुनेर गाएर मनोरञ्जन गर्ने गर्छु र यहाँ हाम्रो गाउँका बुढा पाकाहरूले आधुनिक ए लोक गीतहरू गाउने गर्छन् रोपाईँ गर्दाखेरि रोपाईँ गाना गाउँछन् र मकै गोढ्दाखेरि गोढेलो गाना र दाइँ गर्दा दाइँ गाना गीतहरू गाउने गर्छन्